पश्चिम बङ्गालको मुख्य धर्म बुद्धिस्ट क्रिस्चियन हिन्दू सिख इसाई कोही कोही मान्छेहरू चाहिँ ढुङ्गाको पूजाहरू पनि गर्ने छन् पश्चिम बङ्गालमा